यहाँ हाम्रो चाहिँ यस्तो छ के अरे कमान बस्तीमा त गाडीको प्रब्लम एकदमै हुन्छ गाडी पनि यहाँ त हाम्रो रेलहरू त चल्दैन खालि टोय ट्रेन चल्छ अन्तखेरि त्यसमा पनि हामी अब त्यसमा हामी चढ्दिनँ पनि किन बेसी महँगो भएर एकदमै महँगो छ अन्त यहाँ त अब हाम्रो दार्जिलिङमा त कमान एरियाहरू बेसी नै छ अन्तखेरि भाडा पनि पुरा लाग्छ गाडी भाडाहरू पनि बेसी नै लाग्छ अन्त कमानबाट आउँदाखेरि गाडीहरू पाउनु एकदमै साह्रो पर्छ अन्त उयो त गाडीहरूको त त्यति साह्रो उयो छैन यहाँ हाम्रो गाडी त्यो ठुलो खालको ट्रेनहरू एकदम ठुल्ठुलो गाडीहरू एकदमै छैन हाम्रो यहाँ अब सानो एरिया हो उयो नै छ एकदम प्रबलमै छ गाडीको गाडी भाडाहरू पनि पुरा निक्कै नै दिनुपर्छ हामीले गाडी भाडा अन्तखेरि आउनु जानुको एकदमै ट्राभल उयो हुन्छ एकदम प्रबलम हुन्छ हामीलाई क्या अनि त्यस्तो खालको छ त अरू दार्जिलिङमा ठुलो ट्रेनहरू त छैन त्यो सानो ट्रेन मात्रै हामी चढ्नु पनि सक्दिनँ हाम्रो त्यत्ति साह्रो पैसा रुपियाँ बेसी नै छ नि त बेसी भएर त हामी चढ्नु सक्दिनँ अन्त त्यही हो अरू त प्रब्लम त प्रब्लमै छ गाडी पर्खिनु पर्छ हामीले कमान बस्तीतिरबाट आउँदा कहीँबाट जाँदाखेरि गाडीको एकदमै ट्रबल उयो भएर हुन्छ प्रब्लम हुन्छ हामीलाई गाडीको एकदमै प्रब्लमै छ अन्त यति